हुन त कुनै पनि कुरा गुरु बिना गर्न सकिँदैन र गुरुबाट सिकिएको मात्रै चाहिँ असल अथवा एकदम सबै कुरा मिलेको त्यसबारे पूर्ण ज्ञान हुन्छ अनि मैले अहिलेसम्म कुनै पनि गुरुबाट त सिकेकी छैन छुइनँ तर अब नजानेको खण्डमा चाहिँ जो जसलाई चाहिँ सङ्गीतबारे धेरै ज्ञान छ उहाँहरूलाई सोधेर गाउने गरेकी छु र त्यसरी आफूभन्दा जान्ने अथवा उनीहरूलाई गुरु समान मानेर सोधेर कतिवटा कुरा सोधेर सिकेर गर्दाखेरि चाहिँ के हुन्छ भनेदेखिलाई ए यसरी रहेछ यसरी गाउँदाखेरि यसरी प्र्याक्टिस गर्दाखेरि आफूलाई धेरै सजिलो हुने रहेछ भन्ने कुराहरू सजिलै बुझ्न सकिन्छ हो त्यस्तो कतिवटा कुरामा चाहिँ अब धेरै नै सहायता हुन्छ